दार्जिलिङ जिल्लाका स्थल चिह चिन्ह वा पर्यटक आकर्षणहरू धेरै छन् यी मध्ये टाइगर हिल बतासिया लुप रक गार्डन जू जापानिस टेम्पल बोटानिकल गार्डन हेप्पीभेली टी इस्टेट लामाहट्टा सन्दकफू फालुट मङमाया होमस्टेहरू पनि धैरे छन् यी ठाउँहरूलाई दार्जिलिङ पहाडकी रानी पनि भनिन्छ बिहान सूर्योदय हुँदा कन्चनजङ्गा हाँसिरहेको हुन्छ यहाँ चियाप चियापत्तिको मुना मुना पलाइरहेका देख्दा यी महत्त्वपूर्ण कुराले आगन्तुकहरूलाई रोचक बनाउँछ तल रक गार्डन र सर्बारी पार्कमा हाम्रो सांस्कृतिक कार्यक्रमहरू पनि हुने गर्छ जसले पर्यटकहरूलाई रमाइलो बनाउँछ